हामीले पालन गर्ने सांस्कृतिक चाड पर्वहरू चाहिँ धेरै प्रकारका छन् त्यसमध्ये पहिला जनवरीको महिनामा मनाउछौँ हामीले महा शिवरात्रीहरू मनाउँछौँ अन्त मकर सङ्क्रान्तिमा ग म मनाउँछम् मकर सङ्क्रान्तिमा चाहिँ विभिन्न प्रकारको तरुलहरू उसिनेर मकर देउतालाई चढाएर आफ्नो कुलपितृलाई जलाएर टिकासिका लगाएर चाहिँ हामी मनाउने त्यस प्रकारले विभिन्न आइटमहरू बनाएर त्यस्तो प्रकारले पालन गर्छौँ त्यो चाहिँ एकदिनको मात्रै हुन्छ अनि अर्को डरलाग्दो हाम्रो भव्यरूपले पालन गर्ने अर्को चाहिँ एउटा दसेरा हो जुन चाहिँ चाहिँ नेपालीको एकदमै भव्य चाड अनि ठुलो बडा दसैँ भनेर पनि कहलाउँछ यस दसैँमा चाहिँ हामी नौ दिन दुर्गामाताको पूजा गर्छौँ तर गर्नेले चाहिँ नौ दिनको गर्छ तर नगर्नेले चाहिँ तिन दिन दिनदेखि चाहिँ पूजा गरेर माता दुर्गाको लागि पूजा सुजा गरेर हामी उहाँको मूर्तिहरू स्थापना गरेर पूजाहरू गर्छौँ अन्त टिकाको टिकाको तिन दिन अगाडि चाहिँ हामी कलश यात्राहरू जान्छौँ कलश यात्रामा चाहिँ सबैले आफ्नो आफ्नो विभिन्न प्रकारका विभिन्न वेशभुषाहरू लाएर जस्तो हाम्रो नेपालीमा केटीहरूले ढाका साडी चोलो गुन्युहरू भए केटाहरूले चाहिँ ढाकाको टोपी दौरा सुरुवालहरू लाएर त्यो कलश यात्रा सम्पूर्ण गर्छ त्यो कलश यात्रा सकेपछि हामी तिन दिनको यो पूजा सुरुवात हुन्छ त्यो तिन दिनको सुरुवात भएपछि चाहिँ दसेरापछि पाँच दिनको हुन्छ दसेराको दिनै चाहिँ बिहानखेरि कतिजना चाहिँ अब त्यो जजसले पूजाहरू गरेको छ उनीहरू फर्केर पूजा सेलाउनु जान्छ अनि घरको बढा मान्छेहरूले चाहिँ टिकाको स्थापनाहरू गर्छ अन्त के भन्छ त्यो स्थापनाहरू गर्छ जमराहरू जुन चाहिँ चाहिँ नौ दिनको त्यो व्रत लिँदाखेरि नौ दिनको त्यो पूजामा चाहिँ जमराहरू राखेको हुन्छ त्यो जमराहरू रेडी सेडी पार्छ अन्त जो चाहिँ घरको जुन चाहिँ हेड मान्छे छ उहाँले घरको सासानाहरूलाई टिकाहरू लाएर अशीर्वादहरू दिनुहुन्छ अनि त्यसरी नै यो दसैँ चाहिँ पाँच दिनका लागि हुन्छ अनि हामी हाम्रो अब आफ्नो घरमा पनि आफ्नो रिलेटिभ्सहरू आउने गर्छन् यो दसैँभरि अनि उहाँहरूलाई टिका लगाएर दक्षिणा दिएर राम्रा राम्रा आशीर्वादहरू दिएर मिठा मिठा खानाहरू बनाएर हामी यस दसेराको चाहिँ पालन गर्छौँ दसेरा यो प्रकारले हामी मनाउछौँ हाम्रो आफ्नो घरमा पनि आफ्नो रिलेटिभ्सहरू आएर टिका सिका लाउने अनि आफू पनि आफ्नो जति पनि सन्तानहरू छन् या यताउता गएर टिकाहरू लाउने त्यो भयो अनि दसेराको ठिक पन्ध्र दिन पछि चाहिँ दिपावली जुन चाहिँलाई चाहिँ बत्तीको पर्व पनि भनिन्छ दिपावली चाहिँ काग तिहार कुकुर तिहार अनि गाई तिहार र गोरु तिहार भनेर भनिन्छ है मेन चाहिँ लक्ष्मी लक्ष्मी जुन चाहिँ चाहिँ हामी गाई तिहारलाई लक्ष्मी पूजा भन्छौँ अनि गोरु तिहार त्यहाँबाट भाइ टिका लक्ष्मी पूजा चाहिँ हामी घरमा मज्जाले घरलाई चोखो बनाएर घरमा ला विभिन्न प्रकारको बत्तीहरू बालेर राम्रो बनाएर अनि हाम्रो जति पनि चेलीहरू हुन्छन् चेलीहरू बेलुका यस प्रकारले गीत गाउँदै विभिन्न घरहरूमा जान्छन् अनि उहाँले आफ्नो आशिषहरू दिइराख्छन् अनि त्यस आशिषहरू दिएको बदलीमा या भैलेनी गाएको बदलीमा गाउँ घरका मान्छेहरूले चाहिँ उहाँहरूलाई दक्षिणाको रूपमा पैसाहरू पनि दिने गर्छन अनि लक्ष्मी पूजाको ठिक अर्को दिन चाहिँ गोरु पूजा भनिन्छ गोरु पूजामा चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो जति पनि भाइ बहिनी या केटा मान्छे पुरुष मान्छेहरू हुनुहुन्छ उहाँहरू चाहिँ देउसे खेल्नु जानुहुन्छ अन्त देउसे चाहिँ कस्तो प्रकारले खेल्छ भन्दाखेरि चाहिँ भन्दै यस प्रकारले गीतहरू गाउँदै आआफ्नो चिन्ने ठाउँ या आफ्नो गाउँघरमा त्यस प्रकारको गीतहरू गाउँदै घुमिन्छ अन्त गोरु तिहार त्यस प्रकारले मनाउछौँ अन्त गोरु तिहारको ठिक भोलिपल्ट चाहिँ भाइ दुज जुन चाहिँलाई भाइ टिका भन्छौँ हामी नेपालीमा होइन त्यो भाइ टिकामा चाहिँ हामी के गर्छौँ बिहान उठेर नुहाइधुवाइ गरेर होइन आफ्नो दिदी बहिनीले आफ्नो दाजुभाइलाई टिका लगाउनुको निम्ति बिहानै उठ उठेर टिका सिका रेडी सेडी गरेर उहाँहरूको निम्ति आफ्नो दाजु भाइ माइतीको निम्ति चाहिँ मिठा मिठा खानाहरू बनाइदिएर उहाँहरूलाई टिका लाइदिएर त्यो दिन चाहिँ माइतीको नाममा अब सबै नै माइतीको नाममा गरिन्छ माइती सम्झेर आफ्नो टिका सिका लाइदिनु भयो अनि उहाँहरूलाई मिठा मिठा खानाहरू बनाइदिनु अथवा उहाँहरूको निम्ति एउटा त्यो स्वच्छ भावना लिएर हुन्छ नि अब एउटा त्यो त्यो प्रकारले हामी यस पर्वलाई मनाउछौँ अनि यसरी नै हाम्रो दिपावली सकिन्छ अनि दिपावली सकेर अब हामी यी यहाँ पाहाडमा के छ भन्दा विभिन्न भा भाषा कल्चर होइन त्यस्तो मान्ने मान्छेहरू बसेका छौँ नि त होइन त्यसले गर्दाखेरि चाहिँ अब जस्तो लेप्चाहरूले लेप्चा दसैँ मान् मान्छ मुसलिम्जहरूले इदहरू मान्छ बिहारीहरूले छट पूजा मान्छ त्यसरी नै भोटे लाप्चेले उनीहरूको लोसारहरू मान्छ यस्तो आआफ्नो जातिको आफ्नो आफ्नो एउटा पर्वहरू छ त्यो पर्वहरू चाहिँ एकदमै भव्यरूपले हामीले पालन गर्ने गरेका छौँ हामी नेपालीले मात्रै होइन तर यहाँ बस्ने जति पनि हाम्रा लेप् लाप्चे भोटे हरू हुनुहुन्छ वहाँहरूले पनि आफ्नो पर्व चाहिँ एकदम भव्य रूपले मनाउनुहुन्छ अनि हाम्रो सांस्कृतिक पर्य पर्वहरूमा आउने चाहिँ यही दसेरा र दिवाली मक्कर सङ्क्रान्ति र शिवरात्रीलाई चाहिँ एकदमै संस् संस्कृतिक पक्षबाट हेर्नु पर्दाखेरि चाहिँ यस चाड पर्वहरूलाई चाहिँ एकदमै मान्यता पनि दिने गरेका छौँ